म जुठो भाँडालाई पहिला अलिकति पानीले पखाल्छु अनि साबुनले मस्काएर फेरि पानीले पखालेर राख्छु तर तेल लागेको छ भने पहिला तातो पानीले जुठो भाँडालाई पखाल्छु अनि साबुनले मस्काएर त्यो भाँडालाई फेरि पानीले धोइदिन्छु अनि राख्छु